हजुर कञ्चनजङ्घा रेस्टुरन्ट हो ए हजुर होइन सुन्नुहोस् न बिहान मैले ब्रेकफास्ट अर्डर गरेको थिएँ कि मैले चाहिँ लुची मात्रै अर्डर गरेको थिएँ हो भरै डेलिभर भएर आउँदाखेरि चाहिँ पोहा पनि रहेछ त्यहाँनिर के कारणले त्यस्तो भयो होला है भनेर नि हजुर हजुर हजुर हजुर एकदमै टेस्टी एकदमै मिठो थियो हजुर हजुर हजुर लुची एकदमै राम्रो आएको टेस्टी पनि थियो नरम एकदम गरम गरम आइपुगेको थियो हजुर हजुर अनि होइन त्यस्तो केही होइन म त होइन अफरहरू पनि पो थियो कि भनेर नि हजुर

हजुर

हजुर हुन्छ हुन्छ हुन्छ थ्याङ्क यू